हामी किसानहरूले हामी गाई बस्तु जनावरहरू चाहिँ यसरी पाल्छौँ घर बनाएर मजाले गोरु गोठ भन्छ हाम्रो घर भन्दैन गोठ भन्छ गोठ बनाएर हामी बारबेर गरेर छेकथुन सबै बारबेर गरेर सबै राख त्यसो गरेर नै राख्छौँ टाइममा दाना दिन्छौँ टाइममा दाना पानीहरू दिन्छौँ दुख बिमार भयो भने दबाईपानीहरू दिन्छौँ त्यसको मल मुत्रले हामी सब्जी खेतीबालीहरू लगाउँछौँ सबै कुरो राम्रो नै सबै प्रायः सबै घरमा छ हाम्रो यहाँतिर चाहिँ हामी चाहिँ यसरी राख्छौँ हामी अब दुध दुहुन्छौँ हामी दुध बेच्छौँ खान्छौँ त्यो गाईहरूबाट कति नानीहरू सबैलाई राम्रै खानु पिलाउँनु हुँदैछ गाईहरूबाटै त्यसरी नै हामी चाहिँ सुरक्षित ढङ्गले नै हामीले राख्छौँ गाई बस्तुलाई आबो प्रायः सबै कुरो अब यहाँ त अब प्रत्येक घरमै छ हाम्रो गाई बस्तु जनावरहरू सबै पाल्छौँ गोठ भन्छ हाम्रो चाहिँ गोठ बनाएर मजाले बारबेर गरेर चट्टै बनाएर राख्छौँ